गाउँमा चाहिँ बिहेको व्यवस्था प्रायः गाउँघरमा चाहिँ अब मसिनो मसिनो क्लबहरू हुन्छ समाजहरू हुन्छ अब उनीहरूले नै बिहेको व्यवस्था चाहिँ मिलाउँछ घरको मान्छेले चाहिँ अब मेन चाहिँ खर्चपातको व्यवस्था मात्रै गर्नुपर्छ अरू सबै अब गाउँले मिलेर गर्छ अब गाउँमा बाँस काट्नदेखि लिएर सुरु हुन्छ होइन डेरा बनाउनु भान्साघर तयार पार्नु मन्डपहरू बनाउनु अनि डेकोरेसनहरू भयो पन्डालहरू लाउने सबै काम गाउँले मिलेर अनि समाज क्लबहरूले मिलेर गर्छ अनि अनि बिहेको दिन चाहिँ अब विशेष अब खानपानकै ब मेलो मुख्यतः अब खानपानकै मेलो हुन्छ बिहेको दिन त त्यो चाहिँ अब क्लबले नै मिलेर जिम्मेवारी लिन्छ खानाहरू आइटमहरू भेज ननभेज आफ्नो आफ्नो छुट्टाएर जिम्मेवारी लिएर त्यसरी तयार पारिन्छ दुई परिवार बिचको भेटघाट यो चाहिँ कलियाले कलिया जो हुन्छ उसले नै त्यो मध्यस्थताको काम गर्छ उसले नै दुई परिवारलाई चिनाउने भेटघाट गराउने उसले मध्यस्थताको काम गर्छ ऊ बिचमा रहेर फलाना फलाना भनेर छोरीको बाउ उता छोराको बाउ अन्त यसरी सम सम्धा सम्धी अथवा अरू मामा माइजु चिनाउने होइन त्यसपछि अरू आफन्तहरू चिनाउने फलफुल राख्दै एकाअर्कालाई ढोग्ने चिनाउने एकाअर्कालाई ढोग्दै परि परिचय गर्ने अनि त्यस पछाडि आफ्नो कुरा राख्ने त्यसरी कलियाले नै सबै कुराको त्यो मध्यस्थता गरेको हुनाले अब त्यस्तो गाह्रो त हुँदैन त्यसरी दुई परिवारबिच परिचय हुन्छ